दार्जिलिङ जिल्लमा मुख्य यता विकल्पहरू त जस्तो बस टोटो मोटरसाइकिल ट्रेनहरू हो अनि कमानका मानिसहरूको लागि अप डाउन गर्ने विकल्पहरू चाहिँ कत्तिको सस्तो छन् भनेदेखि धेरै सस्तो त छैन अब एक दुईजना जानुपऱ्यो भने गाडी रिजर्भ गर्नुपऱ्यो अनि एकजनालाई जानुपऱ्यो भने त झनै रिजर्भ गर्नुपर्छ त्यही लागि धेरै भाडाहरू लिने गर्छ सस्तो त छैन अन्त कमानहरूको लागि चाहिँ धेरै नै असुविधाहरू हुन्छ यातायातको लागि त्यसै कारणले सडकमात्रै हो म मटरसाइकिल बस गभर्मेन्ट बसहरू त त्यही सस्तो हुन्छ तर जो चाहिँ अब प्राइभेट गाडीहरू हुन्छ उनीहरू त्यसको चाहिँ अब धेरै नै भाडाहरू लिने गर्छ त्यही लागि यातायातको धेरै नै असुविधा छ